हेलो हजुर हजुर म दिपेन्द्र एक्च्युली मैले यो तपाईँहरूको यो ओलाबाट बुक गरेको थिएँ कि यो हजुर शिवमन्दिर टु सिलगढी सेभोक रोडसम्मको क्याब हजुर ड्राइभर अहिलेसम्म आइपुगेको छैन कि सो म क्यान्सल गर्न आँटेको हजुर हजुर क्यान्सल गर्दैछु होइन होइन मलाई त्या टाइममा पुग्नुपर्ने कि मैले हजुर जुन चाहिँ टाइममा भनेको थियो त्यो टाइममा आइपुगेको छैन मलाई लेट भइसक्यो मो यो पब्लिक बसमै जान्छु हजुर हजुर हजुर रिजन चाहिँ लेट अराइभल अफ ड्राइभर लेखिदिन्छु नि हुन्छ हजुर हजुर हजुर क्यासब्याक पनि हुन्छ होला है हजुर हजुर हन्छ हुन्छ हुन्छ यो क्यान्सलै हो हजुर हजुर कन्फर्म